खाना पकाउँदा सर्वप्रथम म एप्रोन लगाउने गर्दछु कारण खाना पकाउँदा दागहरू नलागोस् भनेर र दोस्रो चाहिँ नाइलोनको लुगा जति सक्दो लगाउँदिनँ किनभने यसमा छिटो आगो टिप्ने सम्भावना हुन्छ र म खाना बनाउँदा साना साना सफा कपडाहरू पनि राख्ने गर्छु ताकि तातो भाँडाले मेरो हात नपोलोस् भनेर र खाना बनाउँदा म यस किसिमका सावधानीहरू अप्नाउने गर्दछु